हाम्रो चाहिँ यो नेपाली भाषा पहिल्यैदेखिको यो चाहिँ परम्परा हो हाम्रो यो जस्तै कि कतै कल्चरहरू भयो भने कतै प्रोग्रामहरू भयो भने अब नेपाली भाषामा नै संस्कृतिक नेपाली भाषामा नै हाम्रो यो के उद्घाटनहरू गर्छ कतै केही नृत्यहरू गर्दाखेरि पनि नेपाली भाषामा नै यो गर्छ नृत्यहरू गर्छ गाना गीत गीत गाउनु छ भने पनि नेपाली भाषामै गीत गाउँछ अझै यहाँनिर विशेष चाहिँ हाम्रो यो यो सांस्कृतिक नेपाली भाषालाई चाहिँ पहिल्यैदेखि चाहिँ हाम्रो परम्परा नै हो यसलाई चाहिँ फलो गर्दै आएको छ सबैजनाले यसलाई यो भाषामा चाहिँ हाम्रो आफ् आफ्नो यो हो हाम्रो जस्तो कि यो भाषामा हामीलाई सजिलो हुन्छ बोल्नु हाम्रो यो भाषा हो नेपाली कतै गयो भने कतै केही बोल्नु पर्यो भने हामीले नेपाली भाषामै बोल्छ कतिजनासँग कोही कतिजना कोही कोही होला त्यही कारण त उनीहरूलाई चाहिँ बोल्दाखेरि अर्कै भाषामा बोल्नु पर्छ तर हाम्रो चाहिँ भाषा नेपाली हो हामी चाहिँ नेपालीमै बोल्छ सबैसँग सबैजना नेपाली नै बोल्छ हामीसँग पनि अनि देउसी भैलो खेल्दाखेरि पनि हामीलाई देउसी भैलो खेल्दा नेपाली भाषामा नै हामीले देउसी भैलो खेल्छ अनि दसैँमा पनि टिकाहरू लाउँदाखेरि नेपाली भाषामै टिका आशिषहरू दिन्छ हामीलाई हजुर भाषामै आशिषहरू दिन्छ हामीलाई अनि कतै गयो भने हामीलाई पाहुनाहरू गयो भने घरको मान्छेहरूले नेपाली भाषामा नै यो दिन्छ हामीलाई बोल्छ आशीर्वाद पनि हामीलाई नेपाली भाषामै दिन्छ बाजे बोज्यू सबैजना हाम्रो नेपाली भाषा नै बोल्छ अनि यो सांस्कृतिक भाषा नै बोल्छ सबैजना अनि यो भाषा चाहिँ हामी पहिल्यैदेखि परम्परा नै हो यलाई चाहिँ हामीले बोल्नै पर्छ हामीहरू जस्तो अनि यसो यो भाषाको लागि चाहिँ हाम्रो यो भाषामै चाहिँ हामीले थुप्रो कुरो सिक्छ किनकि यो परम्परा नै हाम्रो यसलाई चाहिँ सजिलै छ यो भाषा बोल्नु हामीलाई चाहिँ अरूहरूलाई कठिन लाग्छ होला लेकिन हामीलाई चाहिँ सजिलै लाग्छ यो भाषामा चाहिँ कतै उद्घाटन पनि यही भाषामै गर्छ सबैजनाले